मेरो ठाउँमा कालिम्पोङमा त्यहाँ पुस्तकालय छ पुस्तकालयको नाम चाहिँ कालिम्पोङ पुस्तकालय छ जो सब डिभिजनमा पर्छ र त्यहाँ पुस्तकालयमा धेरै विभिन्न प्रकारका पुस्तकालयहरू छन् जसमा कि एकदमै राम्रा राम्रा किताबहरूमा छ कत्ति रहस्यमय आधारित कथाहरू पनि छ कति मनोरञ्जन जो मनलाई खिन्न पार्ने र कति चाहिँ मोरल दिने एकदम ज्ञान दिने त्यस्तो किताबहरू पनि छ र मैले त्यो किताबहरूमा धेरै धेरै किताबहरू पढेँ जस्तै हेरी पोर्टर पनि पढेँ स्लिपिङ ब्युटी पनि फ्लाइङ टुगेदर थर्स्टी क्रो धेरै धेरै किताब नामहरू छ तर मैले त्यति साह्रो याद गर्न सकिनँ र त्योमध्ये चाहिँ मलाई एकदमै मनपर्ने चाहिँ थर्स्टी क्रो जसमा चाहिँ त्यो क्रोले चाहिँ कागले धेरै सङ्घर्ष गरेको छ त्यो किताब पनि मलाई एकदमै मनपर्छ त्यो कहानी पनि जसमा हामीले मोरल पनि पाउँछ जसमा कागले चाहिँ अब पुरा तिर्खा लागेको हुन्छ होइन काग वरिपरि कता कता कता जाँदाखेरि चाहिँ कागले चाहिँ एकदमै तिर्खा लागेको कारणले गर्दा चाहिँ काग एउटा बस्तीको जग्गामा आउँछ र त्यहाँ तिर्खा लाग्दा चाहिँ उसले त्यो एउटा पट माटोको मट्का देख्छ तर त्यहाँ देख्दा पानी त्यहाँ हुँदैन त्यहाँदेखि पानी त्यसमा नहुँदाखेरि चाहिँ कागले पुरा तिर्खा लागेर चाहिँ अब कहाँ जाउँ के गरौँ तिर्खा है मान्छेले त खप्न सक्दैन झन् परेवा पक्षी होइन तिर्खा पुरा अब खप्नु नसक्दाखेरि चाहिँ कागले चाहिँ आफ्नो बुद्धिलाई उपयोग गर्छ प्रयोग गर्छ काग चाहिँ ज्ञानी हुन्छ त्यही कारणले उसले चाहिँ सानसानो रोडाहरू त्यहाँ राख्दा राख्दा जस्तै अब उसको बिकले उसको चुच्चोले पानी तान्न त गर्छ टाउको उयो गरिकन तर सक्दैन र त्यसरी गर्दा गर्दा ढुङ्गा सानसानो फेबल्सहरू यस्तो सानसानो रोडाले त्यसले पानी उयो गर्दा हाल्दा हाल्दा हाल्दा पानी माथि आउँछ अन्तमा चाहिँ कागले धेरै सङ्घर्ष गरेपछि चाहिँ कागले आफ्नो तिर्खा चाहिँ मेटाउँछ र त्यसमा चाहिँ त्यही मोरल्स छ कि हामीले चाहिँ आफूले चाहिँ आफ्नो बुद्धिमार्फत् चाहिँ हामीले जे कुरा पनि गर्नसक्छौँ आफ्नो बुद्धिले जे पनि न नचाहेको चिज या नसोचेको चिजलाई होइन आफ्नो बुद्धिले चाहिँ जे पनि त्यो चाहिँ पुरा भएरै जान्छ भन्ने चाहिँ यो स्टोरीमा छ र मलाई त्योमध्ये स्लिपिङ ब्युटी पनि पुरा मनपर्छ निदाएकी रानी त्यो पनि एकदमै राम्रो कथा छ जसमा रानीको अन्त त्यो पनि एकदम राम्रो खालके नानीहरूले पढ्ने खालके छ यो थर्स्टी क्रोको पनि नानीहरूले पढ्ने छ अन्त त्यसमा स्नो ह्वाइट राम्रो छ नानीहरूले पढ्ने सिन्ड्रेला भयो धेरै अन्य पुस्तकहरू छ जसमा चाहिँ कति रहस्यमय छ कतिले ज्ञान दिने छ कति मनोरञ्जन छ कति खेलकुदको विषयमा पनि छ धेरै राम्रा राम्रा पुस्तकहरू जो हाम्रो ज्ञानलाई बढाउँछ जो हामीले धेरै मनमा पुस्तक पढ्दा हामीले आफैलाई पनि त्यो ठाउँ जग्गाहरू सम्झेर त्यो पुस्तकमै बसेर हामीले धेरै समय पनि बिताएर आफ्नो मनलाई एकदम खुसीसाथ त्यो पुस्तक पढ्नाले हामीलाई धेरै फाइदा पनि हुन्छ र हामीले ज्ञान बुद्धि पनि बढेर जान्छ